हाम्रो नेपालीमा चाहिँ अब छोरा र छोरीलाई एकदमै छुट्ट्याउँदैन पढ्नु जे गर्नु पनि अब छुट्ट्याउँदै छुट्ट्याउँदैन बराबर गर्नु पाउँछ होइन अब स्कुल जति केटालेभन्दा बेसी पनि पढ्नु सक्छ केटीले केटाले पनि केटीलेभन्दा बेसी पनि पढ्नु सक्छ होइन त्यही कारण अब बेसी पढ्नु पऱ्यो नि अब सबैजना होइन केटा अब केटी केटाले त्यो गर्नु सक्छ केटीले सक्दैन त्यो होइन केटीले पनि सक्छ होइन त्यही कारण अब हाम्रो नेपालीमा चाहिँ छुट्ट्याउँदैन क्या अब तैँले यो गर्नु सक्दैनस् त्यो पनि छैन होइन किनभने अब छोरा र छोरी एउटै हो तर अब के भन्छ स्कुलमा पनि अब केटा केटी एउटै एउटै उयेसमा पढ्नु पर्छ पाउँछ होइन अब त्यो छुट्ट्याउने त्यस्तो चाहिँ छैन अन्त त्यस्तो छुट्ट्याउनेहरू चाहिँ छैन एकदमै छुट्ट्याउँदैन हाम्रो नेपालीमा चाहिँ किनभने अब सबैले पढ्नु पाउँछ होइन अब त्यही यता त बाहिर पनि जानु पाउँछ अब बाहिर अब प्रायः केटा केटी सबैजना बाहिरै पढ्छ प्रायःहरू होइन अब फरेनतिर गएर काम पनि गर्नु जान्छ कोही त्यता त्यतै पढेर कोही त्यतै काम गर्छ अन्त हाम्रो अब गाउँको आन्टीहरू पनि गएको छ एक दुई तिनजना अब दुई तिनजना भन्दा पनि अब बेसी गाको होला है अब मलाई थाहा भएको चाहिँ दुई तिनजना मात्रै थाहा छ अन्त बाहिर गएको छ अब नानीको आमाहरू पनि क्या बिहा गरेको आन्टीहरू पनि होइन अङ्कल र नानीहरू छोडिराखेर होइन बाहिर अब काम गर्नु जानु गएको छ अब जानु पाउँछ अब हाम्रो चाहिँ अब केटा केटी चाहिँ एकदमै छुट्ट्याउँदैन अब बराबर होइन अब त्यसो चाहिँ गर्दैन एकदमै